हेलो मेरो ठेलामा त झालमुरी प्याजी चप झाल माने झालमुरीहरू पनि पाउँछ सिङ्गडाहरू तपाईँलाई के खानुहुन्छ झालमुरी दस रुपियाँ मिलाएर दिन्छु नि अब अब दस रुपियाँ दामहरू पनि पुरा बढेको छ कि त्यही दस रुपियाँको मिलाएर दिन्छु नि चाउमिनहरू पनि पाउँछ चाउमिन त बिस रुपियाँ हो अँ मोमो पनि पाउनुहुन्छ झालमुरी त दस रुपियाँ हो पचास रुपियाँ त अब अलिक बेसी नै हुन्छ मिलाएर दिन्छु तपाईँलाई म हुन्छ नि अनि अरू केही चाहिन्छ कि दस रुपियाँको दस त्यो दसवटा अँ

सिङ्गडा पाँच रुपियाँ एउटाको एक पिसको सिङ्गडा तपाईँ खानुहोस् न दामी छ सिङ्गडा ल ल हुन्छ